हजुर भन्नुहोस् न

अब घरमै त हो अब हजुर तपाईँहरू घर तपाईँ घरमै हुनु हुन्छ यसपालि दसैँमा ए हुन्छ भाइटिकाको लागि रेडी बस्नु है लाइदिन्छु म ए हुन्छ तपाईँहरू पनि देउसी खेल्नु आउनु म हामी त यसपालि यहाँ हुन्छु कि हुँदिनँ यता दार्जिलिङ इन्भाइट छ हौ ए हजुर

ए हुन्छ अस्तिदेखिन् प्र्याक्टिस गर्दै छ झन् आन्टीले त चम्पा आन्टी र तुल्सी आन्टीले अस्तिदेखिन् गर्दै छ प्र्याक्टिस डान्स एक्ट्रा हुनुपर्छ दुईजनाको चाहिँ यसो डान्स डान्स कम्पिटिसनहरू राख्नु पर्छ है रमाइलो पैसा चाहिँ कहाँबाट उठाउने पैसा चाहिँ कहाँबाट उठाउने हजार रुपियाँ चाहिँ

स्पोन्सर रहेछ नि त है ए टिका लाउनु आउँछु ल यसपालि पनि ए मलाई त बेसी चाहियो अन्त ठिकै हुनुहुन्छ

ए रमहरू चाहिँ के खानुहुन्छ अन्ली बियर कुन चाहिँ बियर डान्सबर्ग कोनी कुन चाहिँ बियर हिट नै ए ओके ओके

पैसा चाहिँ कति दिनुहुने अन्त टीका लाएर कोसेली अनुसार ए अच्छा ओके ओके हो नि हो नि हुन्छ राखेँ म मेरो प्रोजेक्ट बनाउनु छ हल्का हुन्छ